मैले चाहिँ आफ्नोले खिचेको तस्बिरहरू जति पनि छ म चाहिँ त्यो चाहिँ एडोब फोटोसपमा चाहिँ एडिट गर्ने गर्छु है र फोटोसप अनि पेन्ट टुलमा पनि गर्छु विन्डोजको पेन्ट टुलमा पनि गर्छु तर बे बेसी जस्तो मात्रामा चाहिँ म चाहिँ कम्प्युटरमा बस्दा चाहिँ फोटोसप चलाउँछु अनि मोबाइलबाट गर्दा चाहिँ एडोब लाइट रुमबाट चाहिँ मोबाइलबाट पनि एडिट गर्छु र किन चाहिँ एडिट तस्बिरहरू गर्नुपर्छ भन्दा चाहिँ अब क्यामेराले के हुन्छ भने कोही बेला लाइट मिल्दैन विशेष गरी लाइटको कन्डिसन जुन चाहिँ छ त्यो अलिकति क्यामेरामा कोही बेला मिलाउनु मिल्दैन हामीले म्यानुल सेटिङमा खिच्दा पनि कोही बेला के हुन्छ जुन चाहिँ न्याचुरल लाइट छ न्याचुरल लाइटको कन्डिसन अलिक मिलेको हुँदैन कसैमा अलिकति ब्राइटनेस कम्ती होइन कसैमा अलिकति ब्राइटनेस बेसी आएको हुन्छ त्यसलाई चाहिँ हामीले स्वफ्टवेरमा लगेर चाहिँ त्यो ब्राइटनेस अनि कलर अलिकति कोही बेला अलिकति कलर डल आएको छ भने त्यसलाई कलर अलिकति करेक्सन गरेर अलिकति अझै त्यो जुन चाहिँ राम्रो तस्बिर सुन्दर तस्बिर आएको छ त्यसलाई अझै सुनमा सुगन्ध थप्ने काम हामीले स्फ्टवेरमा गर्छौँ